तपाईँ एबिसी रेस्टुरेन्टको मालिक हुनुहुन्छ मलाई अलिकति खाना चाहिएको छ कि खाना तपाईँसँग अर्डर गरौँ भनेर तपाईँको रेस्टुरेन्टमा के के खानाहरू उपलब्धहरू छ र म यहाँ सन्तुक गाउँमा छु र तपाईँले पठाउन सक्नुहुन्छ कि जस्तो मलाई खाना चाहिएको छ खाना दाल सब्जी चिकन नुन खोर्सानी प्याजहरू निम्बु अनि सलाद पनि चाहिएको छ यी खानाहरू तपाईँले सक्नुहुन्छ कि र म सन्तुकमा छु दया गरी तपाईँले पठाइ दिनुहोस् न ल